हेलो ए हजुर हजुर गाडी चाहिएको थियो अनि कालिम्पोङको साइट सिइङ् गर्नुलाई हजुर कतिवटा साइटसिन्सहरू छ होला त्यहाँनेर मेन त लाभा डेलो यो कफेर यही पोइन्टहरू पन्बु डाँडाहरू हामी हामी म तपाईँको कलकत्ताबाट हजुर हजुर आएको थियो डेलो डाँडा कफेरहरू लाभा त्यो ठाँउहरू हजुर त्यहाँबाट हेरेको अनि सिल्लेरी गाउँहरू पेदुङहरू होइन डिस डिस्टेन्सको हिसाबले ठिक हुन्छ होला हजुर हजुर फुल फ्यामिलीहरू छ हजुर हजुर ठिक हुन्छ प्याकेजमा मिलाइदिएको राम्रो वान विकको हुन्छ होला

हामी होटेलमा बस्छौँ हजुर होटेल तर चेन्ज हुँदै हुन्छ होला कफेर लाभा होइन कफेरमा मिलाउनु पर्छ कफेर बस्ने हजुर हजुर हुन्छ हामी हुन सक्छ छजना हुन्छ